मैले है दिदी पहिला अघि नै भनिसकेँ कि अब म चाहिँ अब न्युज च्यानलहरू त्यति हेर्नु पाउँदिनँ किनभने अब म चाहिँ एकदमै बिजी हुन्छु अब मेरो ट्विन्स नानीहरू छ त्यसले गर्दाखेरि अब म टिभीहरू हेर्ने टाइम पाउँदिनँ बिहानदेखि बेलुकाको अब दस एघार बजीसम्म नै म बिजी हुन्छु र अब गाउँमा केही परिहाल्यो भने पनि म त्यता पनि जानु पाउँदिनँ है अब न्युज च्यानलहरूको नाम चाहिँ मलाई अलिअलि थाहा छ जस्तै अब आजतक भयो एनडिटिभी भयो है अनि जी न्युज भयो न्युज च्यानलको नाम चाहिँ मलाई थाहा छ तर म अब त्यो टाइम लिएर म हेर्नुओर्नु चाहिँ पाउँदिनँ त्यसरी त्यही कारणले मलाई अब न्युज च्यानलको बारेमा चाहिँ मलाई त्यति अब आइडिया छैन